मेरो अब है जनावरहरूसँग सम्बन्ध भन्दाखेरि चाहिँ है मेरो म चाहिँ अब जनावरहरूसँग सम्बन्ध चाहिँ अब मेरै है गाई भयो कुकुर बिरालो सुँगुरहरू है हामीले चाहिँ अब पाल्ने गरेको छौँ घरमा है अन्त अब के अरे गाई त अब एकदमै अब पाल्नैपर्ने है अन्त गाईको चाहिँ अब दुध भयो है दुध बेचेर अन्त के अरे अब मल भयो मल चाहिन्छ हामीलाई अन्त फेरि भएन अब के अरे गाईको दुध बेचेर हामीले अब है कति घरको खर्चहरू टार्ने है नानीहरूलाई पढाउने यस्तो छ हाम्रो चाहिँ त्यही भएर गाईलाई चाहिँ एकदमै बेसी हामीले याद गर्छौँ है माया गर्छौँ गाईसँग चाहिँ एकदमै अब के भन्नु है गाई नपालिकन हामी बस्नु नसक्ने है त्यस्तो खालके हाम्रो गाईसँगको उयो छ गाईको नामहरू पनि राख्छौँ हामीले है गाईलाई चाहिँ अब अब नाम राख्नुपर्ने हुन्छ है हामीले चाहिँ है त्यस्तो खालके हामीले चाहिँ अब उयो छ गाई ब्याएपछि चाहिँ हामीले अब चोख्याउने नाम राख्ने भन्छौँ है नामहरू पनि राख्छौँ मैले चाहिँ अब मेरो गाईको नाम चाहिँ लालमु राखेको छु है अन्त अब त्यस्तै गरेर सुँगुरहरू पनि पाल्नैपर्छ हामीले है अब नानीहरू पढाउनु है अब हामीलाई धेरै अब सहयोग हुन्छ सुँगुरहरू पाल्दाखेरि है नानीहरू पढाउनुमा भयो अन्त अब फेरि सुँगुर गाई मात्रै पालेर भएन है फेरि हाम्रो यहाँनिर हामीले कुकुरहरू है कुकुरलाई पनि पाल्नैपर्यो कुकुरलाई पनि एकदमै अब हामीले राम्रोसँगले पालेको छौँ है कुकुरको पनि अब हामीले नाम राखेर है एकदमै हामीले अब जस्तो फ्यामिली जस्तै गरेर है परिवार जस्तै गरेर राखेको छौँ कुकुरको पनि नाम राखेको छु पपी है अर्को पनि छ टमी है दुईवटा कुकुर पालेको छु अन्त अर्को बिरालो पनि छ बिरालोलाई पनि एकदमै बेसी माया गरेर हामीले राखेको छौँ है बिरालो चाहिँ अब के अरे माउ है बच्चाहरू तिन चारवटा बिरालोहरू पालेको छु है बिरालोलाई पनि एकदमै बेसी हामीले माया गरेर राखेको छौँ बिरालोको नामहरू पनि राख्नुपर्ने हुन्छ हामीले है बिरालोको नाम पनि राखेको छौँ है मैले चाहिँ गाजली भनेर नाम राखेको छु बिरालोको है अन्त एकदमै बेसी अब उनीहरूसँग चाहिँ हामी एकदमै अब एउटा परिवार जस्तो भएर अब भन गरेर राखेको छौँ एकदमै बेसी मनपर्छ मलाई चाहिँ अब पशुप्राणीहरू